खाना पकाउँदा हामीले धेरै भाँडाहरू युज गर्छ जस्ता कराही डेक्ची कुकरहरू यस्तो सब आउँछ होइन खाना पकाउँदाखेरि भाँडामा अनि कटलरी भन्नाले हामीले चक्कु छुरीहरू युज गर्नु सकिन्छ र पहिलाको समयमा चक्कु थिएन छुरीहरू थियो अन्त पहिलाको समयमा खाना उयो के भन्छ खाना पकाउने के भन्छ अरे खाना पकाउँदाखेरि त्यो भाँडाहरू भयो भने खाँदाखेरि के भन्छ अरे केराको पत्ताको युज गर्ने गर्थ्यो र अहिलेको समयमा त्यस्तो छैन केराको पत्ता कुनै मानिसले पनि युज गर्दैन र केराको पत्ता युज गर्छ कि जस्ता के के हुँदाखेरि मात्रै युज गर्छ र अहिलेको समयमा युज गर्न सकिँदैन त्यस्तो कुराहरू अहिलेको समयमा खाँदाखेरि पनि खाँदाखेरि पनि हामीले थालमा खान्छौँ र हामीले पकाउँदाखेरि पनि हामीले धेरै धेरै हामीलाई सुविस्ता भएको छ अहिलेको समयमा अहिलेको समयमा बहुत र निस्किएको छ अ निस्किएको छ सामानहरू जो हामीलाई पकाउनुको लागि सुविस्ता हुन्छ अहिलेको समयमा मिक्सर छ जो हामीले मसला पिस्नु पर्दैन मिक्सर मिक्सरको द्वारा हामीले मसलाको प्रयोग गर्न सकिन्छ र अहिले अहिले समयमा बहुत यस्ता कुराहरू भएको छ जस्ता राइस कुकर निक्लेको छ र राइस कुकरमा हामीले भात भात पकाउन सकिन्छ र राइस कुकरमा पा पकाउँदाखेरि एकछिनमा पाक्नसक्छ र पहिलाको समयमा त्यस्तो कुराहरू थिएन पहिलाको समयमा डेक्ची डेक्ची कराहीद्वारा उपलुक उपयुक्त हुन्थ्यो खाना पि खानापिना पकाउन लागि पहिलाको समयमा एक घन्टामा खाना पाक्ने खाना पाक्दाखेरि अहिले अहिले त आधी घन्टा पनि लाग्दैन खाना पकाउनको लागि र यत्ति यत्ति सजिलो भएको छ हाम्रो हाम्रो भारतमा हाम्रो गाउँतिर हाम्रो गा गाउँसमाजमा यत्ति सुविस्ता भएको छ